मलाई चाहिँ रिस उठ्दैन हो अनि के भन्छ अब कोही झगडाहरू पर्दैछ भने पहिला चाहिँ म मुखले सम्झाउँछु होइन अब राम्ररी भन्छु अब उसले बुझेन रहेछ भने उसको प्रब्लम हो होइन अगर मलाई चाहिँ केही भनेछ भने एकपल्ट सहन्छु दुईपल्ट सहन्छु होइन त्यहाँदेखि चाहिँ जेसुकै होस् भनेर म पनि खान्छु त्यसलाई पनि पड्काउँछु भन्ने चाहिँ छु हो अन्त अस्ति भर्खर पनि त्यस्तै इन्सिडेन्ट भयो होइन केस भयो के भन्छ त्यसले चाहिँ भक्कु डोमी मात्रै गाउने होइन एकपल्ट मैले सम्झाएँ हो दुईपल्ट सम्झाएँ भएन त्यहाँदेखि तिनपल्ट चाहिँ दिएँ मजाले होइन अब रिस कन्ट्रोलै गरिरहेको थिएँ अब रिसमा हलुका दिएँ त्यति हो म चाहिँ अब बेसी अब सहन सक्दिनँ एकपल्ट भने ठिकै छ हो त्यहाँदेखि उता चाहिँ सक्दिनँ अन्त पहिले चाहिँ आफूलाई नै पेसेन्स गर्छु हैन आफूलाई अब कन्ट्रोल गर्न कन्ट्रोल गर्न जत्तिसक्दो ट्राई गर्छु त्यहाँदेखि अरूहरू पनि झगडा पर्दैछ भने होइन दुईजनाकै बुझ्छु को रङ रहेछ भनेर होइन दुईजनालाई नै अब राम्ररी सम्झाउने कोसिस गर्छु त्यहाँदेखि तिनीहरूले साह्रै बेसी गरेछ भने चाहिँ अब जा के गर्छ हो त्यस्तो